चित्र कोर्दाखेरि मानिसहरूले गर्ने केही सामान्य गल्तीहरू चाहिँँ धेरै छन् अनि त्यही गल्तीहरूमा एक दुईवटा गल्ती म भन्नै जाँदैछु र पहिलो गल्ती हो मानिसहरूले चित्र बनाँउदाखेरि पैलै कलर युज गर्ने गर्दछ कलर युज गर्नु हुँदैन पैलै पैला चाहिँ पेन्सिलले कोरेर त्यो चित्रको फ्रेम बनाउनु पर्छ अनि मात्रै कलर युज गर्ने गर्नु पर्दछ र मानिसहरूले चित्र कोर्दाखेरि कसैले त्यो फ्रेम नै स्केच पेनहरूले बनाउने गर्दछ त्यस्तो चाहिँ कहिले पनि गर्नु हुँदैन त्यस्तो गऱ्यो भने चाहिँ चित्र एकदमै बिग्रेर जाँदछ र चित्र बनाउने पनि एउटा लय हुँदछ एउटा प्रोसेस हुँदछ है त्यो प्रोसेस अनुसारले जानु पर्छ जस्तै पहिला एउटा एचबी पेन्सिलले बिस्तारी फ्रेम बनायो त्यहाँदेखि त्यो भन्दा अलिक डार्क पेन्सिल ल्याएर जस्तै फोर बी सिक्स बीहरू ल्याएर त्योमाथि थपेर आँखा नाक मुखहरू बनायो यदि तपाईँले केही पाहाड पर् पर्वतहरूको नक्सा बनाउँदैछ भने त्यसरी नै पाहाडहरू बनायो रुख पातहरू बनायो त्यो पेन्सिलले है अनि त्योमाथि चाहिँ कलर हाल्ने गर्नु पर्दछ बादमा चाहिँ अनि मान्छेको अनुहार बनाउँदा पनि त्यस्तै हो अनि असल कलााकार हुनु चाहिँ कति समय लाग्छ भन्दाखेरि चाहिँ त्यो चाहिँ आफ्नो आफ्नोमै छ मानिस हेरी हेरी हुन्छ कसै असल कलाकार सानो उमेरमै भइहाल्छ कसैलाई असल कलाकार हुनु दस पन्ध्र वर्ष लाग्छ कसैलाई वर्ष लाग्छ कसैलाई जिन्दगीभर लाग्छ कसै भइहाल्छ त्यो चाहिँ मान्छेको आफ्नो आफ्नो क्षमतामाथि हुन्छ उसले कतिको त्यो चित्रमाथि आफ्नो कतिको डेडिकेसन देखाउँदछ त्यो हेरेर हुन्छ है र कोही चित्रकार त जन्मदेखि नै चित्रकार भएर जन्मेको हुन्छ र कोही चाहिँ पछि ठुलो भएर प्र्याक्टिस गरेर हुन्छ या सिकेर हुन्छ बनिन्दै जाँदछ र त्यस्तो मानिसहरूलाई चाहिँ कम्ति भनेको पनि एक वर्ष या दुई वर्ष चाहिँ लाग्दछ एउटा असल चित्रकार बनिनुको लागि